अहिले हाम्रो क्षेत्रमा महिलाहरू त राम्रै छ सुरक्षितै छ हाम्रो क्षेत्रमा र सरकारबाट पाउने सहुलियत सरकार सरकारबाट पाउने राइट्सहरू पनि पाइ नै रहेको छ जस्तै कन्याश्री बिधुवी भत्ता यो द्वारे सरकारबाट पनि पाइ नै रहेको छ र मलाई लाग्छ यो हाम्रो हाम्रो क्षेत्रमा महिलाहरू सुरक्षितै छ र बाहिर त्यस्तो कामहरू गर्नु जानु पर्दैन